दार्जिलिङ जिल्लामा फरक पार्ने वा उपकार गर्ने केही संस्थाहरू चाहिँ रोटरी क्लब हु केयर्स रेड क्रस अन्त अरूहरू हरू पनि छ हो अन्त यी संस्थाहरूले चाहिँ खासै भन्दा चाहिँ के गर्छ भन्दाखेरि चाहिँ अब बाटोतिर अब विचरा नानीहरूलाई अब यो नानीहरू अब आमाबाबा आमाबाबा हुँदैन उस्तोहरूले चाहिँ अब बाटी लिएर भिख माग्दै गरेको हुन्छ उस्ता नानी नानीहरूलाई हेरचार गर्ने अन्त अन्त अनाथ आश्रमतिर पठाइदिने कामहरू गर्दछ अन्त अरू के भन्दाखेरि चाहिँ यस्तै यस्तै सा जसलाई चाहिँ सहायताको जरुरत परिरहेको हुन्छ त्यस्तोहरूलाई चाहिँ सहायता गर्ने कामहरू गर्दछ यो संस्थाहरूले चाहिँ र र मेरो घर बाहिरतिर त त्यस्तो संस्थाहरू त छन त छैन छन त छैन तर भएको चाहिँ म देखौँ भनेर आशा गर्छु अन्त मेरो घरबाहिर घरबाट बाहिर परिवारको बढ्दो सङ्ख्या देख्नु त देखिरहेको छु हो अब के गर्नु अब देख्नु त देखिरहेको छु तर अब केही गर्नु सक्दिनँ अब एक दुई रुपियाँ अब दिनसक्छु अन्त अरू त केही गर्नु सक्दिनँ सक्दिनँ र यो संस्थाहरू चाहिँ अब साह्रै एकदमै राम्रो हो अब